हामी बाइकरहरूले चैँ धेरै कुराको सामना गर्नु पर्छ हामीले अब यता हिल साइडमा बाटोहरू अफ रोडहरू निकै साह्रो पर्छ त्यति बेला बाइक चलउनु आफू आफ्नोमा स्ट्रङ हुनु पऱ्यो हात स्ट्रङ राख्नु पऱ्यो है अनि प्लेन साइडतिर पनि त्यही हो प्लेन साइडतिर चाहिँ अब गाडीहरू ओभरटेक गर्दाखेरि चाहिँ आफूले पहिला बाटो हेरेर इन्डिकेटर दिएर मात्र ओभरटेक गर्नु पर्छ जब आफूले त्यति बेला याद गरेन र केही भयो भने आफ्नो मौत त्यति बेला चाहिँ आबो आफू मर्नु पनि सक्स त्यति बेला है त्यसै कारणले चाहिँ बाइक चलाउँदाखेरि चाहिँ होसियर भएर चलाउनु पर्छ यता हिल साइड प्रायः हाम्रो चाहिँ हिल साइडमा चाहिँ यति साह्रो साह्रो पर्छ कि उकालो उकालो भएको कारणले गर्दाखेरि चाहिँ चलाउनु साह्रो पर्छ उकालोमा है बाटोहरू पुरा अफ रोडहरू हुन्छ टर्नहरू निकै साह्रौ हुन्छ एक टर्न आएर फेरि अर्को टर्न पनि त्यहीँ आउँछ त्यति बेला गाडीहरू आउनु सक्छ त्यति बेला चाहिँ हामीले बाइकलाई रोकेर चलाउनु सक्नु पर्छ र त्यति बेला निकै हामीले साह्रो पर्छ बाइकर्सहरूलाई है बाइक चलाउनु निकै साह्रो पर्छ अफ रोड गर्दाखेरि कतिबेला लड्छ है हात ठोकिन्छ के हुन्छ है त्यतिबेला चाहिँ हामीले निकै सामना गर्नु पर्छ हामी यस्तो बाटोहरू हिड्न पर्छ जङ्गलको बाटोहरू कोही बेला एक्लै हुँदा बाइकमा त्यतिबेला जङ्गलको बाटो हिँड्दाखेरि हामीले जङ्गली जनावर हात्ती प्लेन साइडमा सिलगढीको सेभोकको तेर्सोमा हामीले कोही बेला हात्तीहरू भेट्छौँ यता पेशोक उकालो त अहिले निकै साह्रो परेको छ अहिले बेलुका हिँदाखेरि चितुवाहरू पनि निस्किन्छ है त्यही भएर बेलुकाखेरि हेर्दाखेरि निकै हामीले सामना गर्नु पर्छ त्यसरी साह्रो पर्छ हामीलाई अनि हामीले आफ्नो सेफ्टिको लागि चाहिँ सेफ्टिको लागि चाहिँ हामीले क्यारिङ त्यो बाइक राइडिङ ज्याकेटहरू लगाएर बुट लगाएर हिँड्छौँ र खुट्टामा पनि हामीले घोडातिर पनि सेफ्टी लगाएका हुन्छौँ र त्यसले गर्दाखेरि हामीलाई लडिहाल्यो भने पनि त्यति साह्रो दखल पर्दैन र है त्यसै कारणले चाहिँ सेफ्टी फर्स्ट भन्छ नि है सेफ्टी फर्स्ट चाहिँ हामी लगाएर हिँड्छौँ राइडिङ गर्दाखेरि त्यो चाहिँ सबैले याद गर्नु पर्ने कुरा हो सेफ्टी चाहिँ आफूले गर्नै पर्छ बाइकमा हिँड्दाखेरि दिल्लगी गरेर त्यस्तो कहिले गर्नु हुँदैन है सेफ्टी चाहिँ आफूले गरेरै हिँड्नु पर्छ र त्यसले गर्दाखेरि चाहिँ हामी राम्ररी राइड गर्न सक्छौँ ल यो हामीले उँभो प्लेन साइड जाडोतिर चाहिँ यति साह्रो साह्रो पर्छ बाइक चलाउनको लागि हातहरू चिसो भएर हातहरू कठिन्छ है चलाउनु साह्रो पर्छ बाइक थाम्नु साह्रो पर्छ जाडोले गर्दाखेरि अनि चिसो लागेर हामी बिमार हुन्छौँ ज्वरो आउँछ चेस्ट केसको बिमार बेसी लाग्ने प्रायः त्यस कारणले गर्दाखेरि चाहिँ हामीले तातो लुगा लगाएर बाइकमा हिँड्दाखेरि चाहिँ एउटा कुरा चाहिँ याद गर्नु पर्छ तातो लुगा लगाएर है ज्याकेटहरू ठुलो जम्परहरू लगाएर हिँड्नु पर्छ अनि बाहिरबाट चाहिँ सेफ्टी चाहिँ लगाएकै हुनु पर्छ यस कारणले चाहिँ हामीले राम्रो राइडिङ पनि हुन्छ र राइडिङमा कुनै केही आपद् विपद् पनि पर्दैन यसरी चाहिँ हामीले सामना गरेर आउनु पर्छ र राइडिङ राइडरहरूलाई बाइकिङ गर्नु चाहिँ यस्तो साह्रो पर्छ र सावधानी चाहिँ त्यसरी हामीले त्यो ज्याकेटहरू केरिङ ज्याकेट अनि सेफ्टीको त्योहरू सबै लगाएर मात्र हिँड्नु पर्छ त्यति चाहिँ याद गर्नु पर्छ हामीले बाइकमा हिँड्दाखेरि चाहिँ आफ्नो सेफ्टी चाहिँ पहिला याद गर्नु पर्छ